म मेरो परिवारको बारेमा चाहिँ मेरो आमा बाबा भाइ छ र मेरो बोजू छ फुपू फुपा मेरो घरमा धेरै अब साथीहरू छ परिवारमा धेरै मानिसहरू छ र साथीहरूको कुरा साथीहरूको बारेमा भन्नु पर्दा चाहिँ मेरो सानोमा क्लास फाइभदेखि फाइभमा चाहिँ मेरो बिपना भन्ने साथी थियो र क्लास टेन टुवेल्भसम्म ऊ उसँग मेरो जर्नी थियो क्लास टुवेल्भसम्म हामी बेस्ट फ्रेन्ड थियौँ र अहिले पनि छौँ हामी साथी नै छौँ र जब म क्लास टुवेल्भ सकेर कर्सियङ कलेज आएँ कर्सियङ कलेज आउँदाखेरि चाहिँ मैले मेरो नयाँ नौलो साथीहरू बनाएँ त्यतिखेर चाहिँ सुप्रिया नेहा प्रतिमा प्रभा उपासनाहरू थियो र उनीहरू चाहिँ सिलिगुडीको थियो र कलेज पढ्दा पढ्दै चाहिँ मैले मेरो साथीहरू बनाएको थिएँ बनाउँदाखेरि चाहिँ उनीहरू मतलब राम्रै थियो साथीहरू सबैजना राम्रै थियो र त्यसको बिचमा फेरि मैले कम्प्युटर क्लास जोइन गरेँ कम्प्युटर क्लास जोइन गर्दाखेरि चाहिँ साथीहरू मैले भेटेँ सिलिगुडीको रश्मि नेहा खुसी खुसबु सुप्रियाहरू भन्ने साथीहरू भेटेँ उनीहरू चाहिँ नेपाली थिएन उनीहरू चाहिँ बेङ्गली थियो तर पनि मसँग एकदम राम्रोसँगले बोल्थ्यो मलाई नेपाली बोल्नु सिकाउनु भन्थ्यो र मैले नेपाली बोल्नु उनीहरूलाई सिकाएँ उनीहरूले मलाई हिन्दी बोल्नु सिकायो बेङ्गली बोल्न सिकायो र जब कम्प्युटर क्लास सकियो सके पछि फेरि मेरो रिजल्ट आयो रिजल्ट आए पछि मैले फेरि मास्टर्सको लागि नर्थ बेङ्गल युनिभार्सिटीमा जोइन गरेँ त्यतिखेर जोइन गर्दाखेरि चाहिँ मैले फेरि मेरो नयाँ साथीहरू बन्यो बनाउने मौका पाएँ त्यतिखेर चाहिँ लक डाउन चलिरहेको थियो साथीहरू फोनमा मात्रै बोल्ने गर्थ्यो र जब हाम्रो लास्ट फोर्थ सेमिस्टरमा चाहिँ कन्टिनिउ हुन हुनु थाल्यो हुँदाखेरि चाहिँ मैले मेरो एकदम राम्रो राम्रो साथीहरू भेटेँ सोनु प्रतिमा सुष्मा सुनिता सृजना अङ्कित प्रकाश प्रवीणा सबैजना राम्रो थियो उनीहरू एकदम राम्रो एकदम मेल मिलाप भएर बस्थ्यो हामी सबैजनासँग के कुरा भयो भने पनि एक अर्कासँग कुरा सहायता माग्थेँ एक अर्काले हामीले हेल्प गर्थ्यो र केही खाने कुरा सान्सानो ल्यायो भने पनि उनीहरूले मलाई दिन्थ्यो र मैले उनीहरूलाई दिन्थेँ र कोही बेला ममहरू बनाउँदाखेरि उनीहरूको रूममा बोलाउँथ्यौँ रूममा बोलाउँदाखेरि ममहरू खानु जान्थौँ र हाम्रो रूममा पनि उनीहरू खानाहरू खानुको लागि आउँथ्यो हामीले खानाहरू दिन्थौँ मजा आउँथ्यो त्यो दिनहरू सोच्दाखेरि र त्यो साथीहरू मेरो लागि एकदमै राम्रो राम्रो साथीहरू थियो र अहिले पनि मैले बिएड कलेजमा मैले धेरै साथीहरू बनाएको छु जस्तै पेमला रुसाली रिना सिजा स्नेहा आहाना खुसी तुलसी सलिना यिनीहरू पनि राम्रो छ एकदमै राम्रो हेल्पफुल छ केही कुरा भयो भने मद्दत गरिहाल्छ तपाईँलाई यस्तो भयो तपाईँलाई उस्तो भयो भनेर हेल्प गर्छ र राम्रो छ अन्त अरू भन्नु पर्दाखेरि चाहिँ मैले चाहिँ मेरो साथीहरूलाई चाहिँ धेरै माया गरेँ र मलाई साथीहरूले अहिले पनि माया गर्छ हामी दिन डेली बोल्नु त सक्दैनौँ फोनमा बोल्दैनौँ पनि र केही कुराहरू भयो भने चाहिँ त्यस्तै इम्पोर्टेन्ट कुराहरू भयो भने चाहिँ हामी बोल्छौँ भेट्छौँ घुम्छौँ र साथीहरू पनि मेरो जीवनमा त एकदम राम्रो राम्रो नै मैले पाएँ र साथीहरूको बारेमा भन्नु पर्दा त साथीहरूले चाहिँ मलाई सबैले हेल्प नै गर्यो कसैले धोका दिएन कसैले नराम्रो भनेन र मैले नराम्रो गरिनँ उनीहरूको छेउमा भनिनँ पनि उनीहरूसँग चाहिँ मेरो राम्रै रिलेसन छ र मेरो परिवार ल मेरो फ्यामिलीको बारेमा भन्नु पर्दा मेरो फ्यामिली एकदमै हेल्पफुल छ राम्रो छ मेरो आमा बाबा भाइ बोजू काका काकी फुपा फुपूहरू एकदमै राम्रो छ हरएक कुरामा हेल्प गर्छ जे कुरामा पनि रोकटोक गर्दैन के कुरामा जे कुरामा पनि हेल्प गर्छ के कुरामा कमी राखेको छैन के कुरामा नगर यस्तो कुरा के कुरामा यस्तो गर्नु हुँदैन भनेर भनेको छैन हो र मलाई हेल्प गर्छ मेरो हरएक कुरामा मलाई साथ दिन्छ र म खुसी छु मेरो फ्यामिली मेरो साथी भाइहरूसँग